दार्जिलिङ जिल्ला अब पाहाडमा पर्छ अब सबैलाई नै याद भएको र यहाँको सडकहरू एकदमै सानो छ र गाडीहरू गाडी चालकहरूलाई एकदमै असुविधाहरू हुन्छ गाडी चलाउनुको निम्ति अनि अब बाटो सानु भएकोले जामहरू हुन्छ ट्राफिक जाम पुरै हुन्छ अनि यहाँका बासिन्दाहरूले धेरै यस्तो जाममा परेर धेरै यस्तो आफ्नो समयहरू एकदमै एकदमै अर्कै ढङ्गमा बिताइरहेको छन् अब त्यो समय हुनसक्छ उनीहरूले राम्रो काममा लाउन सक्थे होला तर जाममा परेकोले गर्दाखेरि त्यो समय नै बितेर जान्छ अनि दार्जिलिङमा चाहिँ यही नै छ अब धेरै अब हुन त अब यसको लागि क्याब ड्राइभर अब गाडी चालकहरूले धेरै नै कोसिस त गर्दैछन् कि अब यो विषयमा चाहिँ एकदमै मैले चाहिँ अब उनीहरूले चाहिँ यो विषयलाई लिएर चाहिँ धेरै अब आफ्नो आफ्नो सेन्डिकेटहरू बनाएर हुन्छ कि अब युनियनहरू बनाएर हुन्छ कि यो समस्याको हलहरू गर्नको निम्ति चाहिँ उनीहरूले धेरै प्रयास गर्दैछन् अनि उनीहरूको यो प्रयासमा चाहिँ सरकारहरूले पनि धेरै अब मद्दत त गर्दैछन् अब सरकारको विरुद्धमा त अब गर्नु भएन र सरकारले पनि उनीहरूलाई धेरै साथ दिइरहेको छ र यसैले गर्दाखेरि चाहिँ अब उनीहरूले चाहिँ एकदमै राम्रो काम गर्दैछन् गाडी चालकहरूले र यहाँको बासिन्दाहरूले पनि यो ट्राफिक जामलाई लिएर चाहिँ अब यो समस्याको हलको निम्ति धेरै कामहरू गरिरहेका छन्